र मलाई सबैभन्दा गाह्रो परेको रेसिपी चाहिँ तपाईँको एउटा चाहिँ डोसा हो अर्को चाहिँ केक हो किनभने जुन चाहिँ त्यो केक र डोसाको ब्याटरको कन्स्ट्यान्स हुन्छ त्यो चाहिँ मलाई मिलाउनु एकदमै गाह्रो परेको थियो है र त्यो सिक्नुलाई चाहिँ मैले कोविडको टाइममा होला धेरै युट्युबमा हेरेर मैले त्यो केक र डोसा बनाउने तरिका चाहिँ त्यहाँबाट सिकेको थिएँ